कृषि रुपान्तरणमा हामी धेरै प्रकारको दिनहरूमा सुखसुविधाहरू हेर्नसक्छौँ जस्तै कि हामी पुरानो समयहरूमा हामी हेर्न सक्थ्यौँ मानिसहरूले फरुवाले आफ्नो घरहरू खनखान गरेको बारीहरूतिर खनखान गरेको त्यो समयहरूमा त्यो समयहरूमा हाम्रो टेक्नोलोजीहरू यत्ति रूपले विकसित पनि भएको थिएन डेभ्लप पनि भएको थिएन अहिलेको तर समयहरूमा यी समयहरूमा हामीले कृषिको रूपमा हेर्यौँ भने हामीले ट्र्याक्टरहरू चलाउँछौँ हामीले दबाई छिट्ने मसिनहरू पाएका छौँ र त्यसद्वारा हामी फर्टिलाइजेसनको लागि पनि नयाँ नयाँ बिउहरू हामीले जुन त्यसलाई उमार्नुमा हामीलाई सुखसुविधाहरूको निम्ति फर्टिलाइजरहरू हामी पाउँछौँ साथै हामीलाई बारीहरू खन्नुओर्नुको निम्ति हामी ट्र्याक्टरहरू युज गर्छौँ धेरै प्रकारको आधुनिक चिजहरूले हामीलाई मद्दत गर्दछ साथै माछाहरू मार्नको निम्ति पहिलाको समयहरूमा हामी बाँधेर खोलाहरू बाँधेर गर्थ्यौँ तर यी समयहरूमा खोलाहरूतिर हामीले नयाँ नयाँ करेन्टहरू लगाएर हामी मार्छौँ साथै दबाईहरू पाउँछ हामीले माछाहरू मार्नको निम्ति साथै माछा पक्रिन पहिला हामीले बाँसद्वारा एउटा डन्ठीमा डोरी बाँधेर हामी अङ्कुसे लगाएर माछाहरू पक्रिन्थ्यौँ र अहिलेको समयहरूमा हामीले फिसिङ रडहरू पाउँछौँ जसमा चारोहरू हामीले इन्बिल्ड पाउँछौँ साथै हामीले डेरी हामी दुल्क दुधहरूको कार्यमा हेर्यौँ भने हामीले दुधबाट पहिला हामी खालि दुध मात्रै निकाल्थ्यौँ तर अहिलेको नयाँ टेक्नोलोजीहरूले गर्दाखेरि हामी दुधबाट हामी दही घिउहरू निकाल्नको निम्ति हामीलाई धेरै सुखसुविधा भएको छ साथै यस समयमा अहिले प्रेजेन्ट समयहरूमा हामीले यो कृषि को निम्ति हामीले संसाधनहरू एभाइलेबल पाएको छ हामी घाँसहरू काट्नुको निम्ति पहिला हामी छु छा हँसियाले काट्थ्यौँ तर अहिलेको समयहरूमा हामीले मसिनले काट्छौँ हामीलाई धेरै प्रकारको सुखसुविधाहरू हामी पाएका छौँ साथै कृषिको निम्ति धेरै प्रकारको हाम्रो निम्ति सुखसुविधाहरू पनि सरकारले ल्याएको छ हामीले लोनहरू पाउँछौँ धेरै प्रकारको चिजबिजहरू किन्नको निम्ति पानी छिट्ने फिल्टरको निम्ति हामीले दबाईको निम्ति पनि लोन पाउनसक्छौँ जो फर्टिलाइजर हामी छिट्छौँ त्यसको निम्ति पनि हामीले लोनहरू पाउनसक्छौँ र धेरै प्रकारको हामीले उन्नतिहरू पनि पाएका छौँ